हाम्रो समष्टितिर हाम्रो नेपालीहरू पनि उहिले भारतमा लडेका थिए जस्तो अब दलबहादुर गिरीहरू भयो जस्तो अब डम्बरसिँह गुरुङहरू भयो थुप्रो थुप्रो यस्तो नेताहरू हाम्रो थिए पहिला भारत स्वतन्त्रको लागि अनेक किसिम गरेर लडेका थिए जस्तो अब के अरे कुनि के ठाउँको नाम के अरे ठाउँ पनि थियो जस्तो हाम्रो नेपालीहरू पनि थिए ठुल्ठुलो नेताहरू उहिले ब्रिटिसको टाइममा लड्नेहरू र पछाडि भारत स्वतन्त्र भएपछि अब अहिले जुनियर जुनियर नेताहरू थुप्रै किसिमको नेताहरू आए हाम्रो नेपालीहरू पनि थिए ठुल्ठुलो नेताहरू